मैले आज एउटा टी सर्ट किनेको थिएँ होइन उयेसमा जय कम्पलेक्स मलमा चाहिँ मैले आज एउटा टी सर्ट किनेको थिएँ विच वाज त्यो चाहिँ अब धेरै राम्रो क्वालिटीको थिएछ त्यो उयेस पनि थिएन त्यस त्यति साह्रो एक्सपेन्सिभ पनि थिएन बट अब रिजनेबल प्राइसमा एभरेज प्राइसमा त अब त्यो टी सर्ट चाहिँ अब धेरै नै धेरै नै राम्रो थिएछ होइन धेरै नै राम्रो छ अहिले अहिले फिलहाल पनि लगाई नै रहेको छु होइन त्यो टी सर्ट चाहिँ अब हरेक सिजनमा हरेक सिजनमा चाहिँ राम्रो राम्रो सुहाउँछ पनि अब त्यति साह्रो उयो पनि छैन कलरहरू पनि त्यति साह्रो उयो धुदैँ गर्दा त्यति साह्रो निस्किँदैन पनि अन्त अन्त त्यस्तो भुवाहरू पनि लाग्दैन त्यो टी सर्ट चाहिँ अब धेरै नै राम्रो थिएछ अहिले चाहिँ फिलहाल अ अफरमा पनि छ अफरमा पनि छ त्यो टी सर्ट अब म चाहिँ त्यही रिकमेन्ड गर्छु कि त्यो टी सर्ट चाहिँ अब दामी नै छ अब फर बोइज एन्ड फर इभन फर गर्ल्स् अल्सो केटीहरूको लागि पनि अब धेरै नै राम्रो नै छ त्यो टी सर्ट पनि अब त्यो टी सर्ट चाहिँ अब जेमा पनि अब राम्रो नै राम्रो नै देख्छ लाइक प्यान्टस् भयो ट्र्याक भयो होइन सर्टस् हाफ्पेन्टहरू भयो त्यसमा पनि राम्रो नै देख्छ अनि रिकोमेन्ड रिकोमेन्डेसन त्यही छ कि अब त्यो टी सर्ट चाहिँ अब धेरै नै राम्रो छ अब रिजनेबल प्लाई प्राइसमा पनि पाइहालेको छु मैले चाहिँ अहिले पनि अब तपाईँहरू पनि अब तपाईँहरूले पनि अब गएर त्यो टी त्यो टी सर्टको उयो हेर्नु त्यो टी सर्ट हेर्नु भयो भने चाहिँ अब त्यो तपाईँहरूले चाहिँ अब राम्रो प्राइसमै पाउँछ त्यो एक्सपेन्सिभ पनि होइन चिप पनि छैन तर अब रिजनेबल प्राइसमा राम्रो नै पाउँछ अनि अब त्यो टी सर्ट चाहिँ अब हरेक सिजनमा राम्रो हुन्छ जस्तै अब समर भयो विन्टर अब स्प्रिङ अटम त्यस्तो त्यस्तै सिजनहरूमा पनि अब राम्रो नै छ लाइक त्यस्तो त्यो त्यस्तो उयो अब तन्किने पनि छैन अब राम्रो नै छ कटन कटनको छ होइन लुगा चाहिँ अब त्यो टी सर्ट चाहिँ दामी छ त्यो टी सर्ट चाहिँ राम्रो छ अनि त्यो टी सर्ट अब सबै अब उयो किट्सहरूको लागि पनि अब त्यो त्यो उयो साइजहरू पनि हेर्नु सक्नुहुन्छ अब एक्सएल डब्बल एसएलहरू भइहाल्यो त्यस्तोहरूमा पनि अब अफरमै छ त्यो टी सर्टहरू पनि होइन त्यो अब त्यस्तो एक्सपेनसिभ पनि छैन बट नट चिप अल्सो अनि मेरो रिकोमेन्डेसन चाहिँ त्यही छ कि त्यो टी सर्ट चाहिँ अब एकखेप चाहिँ अब न इफ यू इफ यू वन्ट टू बाई इट होइन तपाईँले किनेन भने पनि अब त्यो टी सर्ट चाहिँ एक हेरी चाहिँ राख्नुस्